जुन बिरुवा अनहेल्दी हुन्छ साथै सानो हुन्छ अनि हाइब्रिड जुन हुन्छ त्यो बिरुवाहरू बाँच्नु गाह्रो हुन्छ किन भन्दाखेरि यहाँको कतिवटा बिरुवाहरूमा यहाँनिरको वेदरलाई बाँच्न सक्ने उनीहरूको क्षमता नभएको कारणले गर्दा कसै कुनै बेला बाँच्न गाह्रो हुन्छ तर त्यस वेदर अनि सबै प्रकारको इभाइरोन्मेन्ट उनीहरूलाई परिवेश उनीहरूकोसँग मिल्न गयो भने त्यो बिरुवा बाँच्न सक्छ अनि कडा र गर्मी र जाडोमा चाहिँ उनीहरूलाई त्यहाँको वातावरण जुन चाहिँ वातावरणले उसलाई इफेक्ट गर्दैन जस्तै जहाँ कडा गर्मी छ भने त्यसलाई हामीले घर भित्र राख्न सक्छौँ या त त्यसलाई एउटा जुन चाहिँ ग्रिन एउटा प्लास्टिक हुन्छ त्यसलाई हामीले ढाकेर त्यसलाई कडा गर्मीबाट हामी जोगाउन सक्छौँ हट हाउसहरूमा हामी हाल्न सक्छौँ अनि जाडोमा पनि कडा जाडोमा पनि यसरी नै त्यो हवाहरूबाट जोगाउनको निम्ति या त आइदर उनीहरूलाई भित्र एउटा ग्लास हाउसमा राख्न सक्छौँ या त भित्रको त्यो नरमल रुम टेम्प्रेचरमा राख्न सक्छौँ अथवा यो जाडोबाट जोगाउनको निम्ति त्यसरी नै हट हाउसहरूमा हामी राख्छौँ र यसको हेरचाह गर्छौँ